मलाई मनपर्ने खाना चाहिँ सुँगुरको मासु र भात हो अनि म छुरुप छुट्टीमा बस्दाखेरि चाहिँ घरमा आफैँ बनाएर परिवारहरूलाई पनि खुवाएर गर्छु अनि बाहिर त होटेलमा ती पाइन्दैन र घरमै चाहिँ मजा लाग्छ